मैले चाहिँ एमाजोनबाट एउटा स्याम्पू अर्डर गरेको थिएँ कि मलाई चाहिएर म चाहिँ केश किङ अर्डर गरेको थिएँ ठुलो बट्टाको र त्यो आएछ र मैले युज गरेको यस्तो एक महिनाहरू भयो र रिजल्ट त धेरै राम्रो हुँदो रहेछ नि अब मेरो कपालहरू कस्तो झर्थ्यो छोटो न छोटो थियो अन्त त्यो स्याम्पू चलाएकोदेखि चाहिँ कपाल पनि बाक्लो भएको छ कालो अन्त अब धेरै लामो पनि भएको छ अन्त मैले त यस्तो एस्पेक्ट गरेको थिइनँ अब अनलाइन सामान यसरी मगाउँदाखेरि पनि यस्तो राम्रो प्रडक्ट आउँछ भनेर फेरि मैले अगाडि कतिवटा स्याम्पूहरू युज गरि गरिसकेको थिएँ अब मेरो कपाल झरेको कारणले तर केश किङले चाहिँ मलाई यस्तो हेल्प गर्यो अब कपालको मेरो कलेजमा पनि धेरै तारिफ हुन्छ अब यस्तो लामो कपाल कसरी भयो यस्तो राम्रो भन्छ अब सबैलाई म त्यही भन्छु उयो अब मैले एमाजोनबाट केश किङ अर्डर गरेको थिएँ त्यसले गर्दा भएको भन्छु मैले त अब साथीहरूलाई पनि भनिराखेको छु अब अबदेखि चाहिँ केश किङ चलाऊ तिमीहरू पनि भनेर भनिरहेको छु अब मेरो त धेरै राम्रो भएको छ कपालहरू पनि झर्नु पनि बन्द भयो बाक्लो पनि भएको छ लामो पनि भएको छ पहिला चाहिँ मेरो धेरै अब हेयर फलको पनि प्रब्लमहरू थियो अब बेसी कालो पनि थिएन छोटो थियो कपाल पनि अब जतिपल्ट नुहाउँदा पनि झर्थ्यो कपाल कोर्दा पनि झर्थ्यो अहिले त अब टोटल्ली अपोजिट भएको छ धेरै राम्रो भएको छ अहिले त केश किङले गर्दा अन्त अब तपाईँहरूलाई पनि म उयो गर्छु के भन्छ साथीहरूलाई पनि अब भनेको छु कि मैले अबदेखि चाहिँ केश किङ नै चलाऊ तिमीहरू मैले सबैजनालाई त्यही सजेस्ट गरेको छु अब मेरो त राम्रो भयो